पशुपालनमा आजभोलि मानिसहरूले किसानहरूले भोग्दै गरेको समस्या भनेको जुन आजभोलि गाईलाई लागिने लम्पी भाइरस भन्ने एकदमै नराम्रो रोग लागेको थियो जसको कुनै पनि उपचारहरू पनि थिएन कुनै पनि डक्टरहरू कुनै पनि यस्तो शिविरहरू इन्जेकसन लगाउने शिविरहरू पनि भएन जसद्वारा धेरैभन्दा धेरैका गाईहरू यसरी मरेर गए दुना गाईहरू ठुलो ठुलो गाईहरू मरेर जाँदा किसानहरूलाई धेरै खतिहरू भयो र हामी यसरी घरबाट टाडा गएका बेला हाम्रो घरमा जो पनि हुनुहुन्छ दाजुहरू भयो भाउजू जो पनि हुनुहुन्छ उहाँहरूले गाईहरूको पशुहरूको हेरचाह गर्ने गर्छ र मैले सुनेको मैले जानेको भनेको नराम्रो दुर्घटना भनेको यही हो आजभोलि जुन जो लम्पी भाइरस आइरहेको छ गाउँघरमा त्यो भाइरसले मानिसहरू धेरै त्रसित भइरहेको छ मानिसहरूको धेरै भन्दा धेरै हानी भइरहेको छ यो एकदमै नराम्रो दु खद् घटना हो